आमा बाबाहरूले हामीलाई पढाएनन् अब बालखामा आमा बाबाले हामीलाई पढाएनन् हामीलाई रामायणहरू यस्तो महाभारतहरू भयो यस्तो सब रामायणहरू भयो यस्तो चाहिँ हामीले आमाहरूले सुनाएको किताबमा सुनेको छौँ हामी यसो पुराणहरू सुन्छौँ हामीलाई बाउलाई आमाले पढाएनन् हामीलाई बालखामा अनि किताबहरू कस्तो कस्तो देखाउँछन् हामीले जान्दैनौँ हामीले पढेको भए पो हामीले जान्दछौँ जस्तो अब रामायण भयो महाभारत भयो यसो पुराणहरू भयो त्यस्तो चाहिँ हामीले सुनेका छौँ